हामीलाई त खाना बनाउनु यो उता नर्थ इस्ट उइसको हो यो के अरे चाइनाको खानाहरू पकाउनु त हामीलाई आउँदैन नै हामी त अब बङ्गालमा बस्ने बङ्गालको हामीलाई त बङ्गालकै आउँछ नेपाली खाना बनाउनु हामी त आफ्नै जातिवादीको उयो खानाहरू पकाउनु मात्रै आउँछ हामीलाई त त्यस्तोहरू आउँदैन हामीले अहिलेसम्म पकाएर के अरे खाएको पनि छैन त्यस्तो के अरे न औ को यो चाइनाहरूको खानाहरू हामीलाई मन पनि पर्दैन होला हामी त अब बङ्गालको खाना खाने बानी भएको हामी त त्यस्तो आउँदैन पकाउनु के गर्नु अब यो चाइनातिर कता कता बाहिरतिर जानु गएर अब सिकेर के अरे खाएर आएको भएदेखि त अब थाहा हुन्थ्यो होला हामीलाई त थाहा छैन त्यस्तो कुरोहरू खाना हामी त अब आफ्नै हिसाबले आफ्नै पाराले पकाएर खान्छौँ अनि यति नै हो